म चाहिँ सानैदेखि अब हाम्रो बाबाले बजाउनु हुन्थ्यो अनि त्यही कारणले मैले पनि गिटार बजाउँछु गिटार चाहिँ मलाई पहिला देखिको इच्छा पनि थियो गिटार बजाउने अनि मैले सिकेँ पनि मलाई बाबाले सिकाउनु भयो गिटार बजाउनु अनि म मलाई के बजाउनु अब मलाई के सिक्नु इच्छा छ भन्दाखेरि चाहिँ मलाई प्यानोहरू मलाई प्यानो हार्मोनियमहरू चाहिँ पुरा बजाउनु इच्छा छ तर म घरमा प्यानो नभएको कारणले त्यही म अहिले सिक्नु पाएको छुइनँ तर पछि गएर म काहीँ बाहिरहरूतिर गयो भने म अवश्यै सिक्न चाहन्छु अहिले घरी चाहिँ मैले एकदम यो अहिले चाहिँ एकदम गिटार खालि बजाउँदैछु मलाई गिटार बजाउनु पुरै रुचि छ गिटारमा मलाई पुरा मजा आउँछ बजाउनु अनि मलाई पछि गएर चाहिँ मलाई सिक्नु छ भने चाहिँ म प्यानो हार्मोनियम हरू सिक्न चाहिँ चाहन्छु